यतातिर चाहिँ कामहरू पाउँदैन पढेर बस्नेहरू थुप्रो छ यतातिर फ्याक्ट्रीहरू छैन अन्त सानो तिनो फ्याक्ट्रीहरू त छ नि थुक्पा फ्याक्ट्री थियो त्यसमा त मैले पनि गरेको थिएँ तर हिउँदोमा मात्रै हुन्छ बर्खामा त छैन कम्ती हुन्छ थुक्पा सुक्दैन त्यस्तै भएर अन्त अलिक ठुल्ठुलो कारखानाहरू खोल्यो भने त काम हुन्थ्यो अन्त लुगा दोकान जुत्ता दोकानहरूतिर काम गर्नुपर्छ त्यत्रो पढेर पनि यता केही पनि छैन त्यस्तो